भारतीय शिक्षा प्रणाली कस्तो देखिन्छ भन्दाखेरि चाहिँ अब भारत एउटा सिङ्गल देश हो जसमा चाहिँ अब थुप्रै राज्यहरू छन् जसमा वेस्ट बङ्गाल पश्चिम बङ्गाल म बस्ने राज्य दार्जिलिङ जिल्ला त्यहाँको शिक्षा त्यहाँको शिक्षाहरू हेर्दा चाहिँ के भन्छु भन्दाखेरि चाहिँ त्यहाँको शिक्षा चाहिँ एकदम राम्रो छ किन भन्दाखेरि चाहिँ त्यहाँको शिक्षकहरू पनि अब ठुल्ठुलो पढेर अब पढाउनु पढेकाहरू छन् छन् अन्त यहाँ एकदम एडुकेसनलाई एडुकेसनमा फेसिलिटीहरू पनि धेरै छन् र दार्जिलिङमा दार्जिलिङमा हाम्रो यो छिमेकी देशहरू हरू पनि हरूको विद्यार्थीहरू पनि पढ्न आउँदछन् जस्तै नेपाल भुटानहरू भयो र अन्त शिक्षा प्रणाली भन्नुपर्दा चाहिँ अब पुरै देशको हेर्नुपर्यो होइन हामीले अब एउटा यो राज्यको मात्रै हेरेर भएन जस्तै अब हाम्रो छिमेकी अब राज्य अब बिहार हेरिहालौँ अब अब यहाँ यहाँ अरू राज्यबाट अब एटहरू पास गरेर अब बिहारमा गएर टेनहरूलाई क्लास टेनहरूलाई पढाउँदै छ भन्दा भन्दा चाहिँ अब कस्तो चाहिँ अब त्यही हो ब्याक ब्याकवार्ड छ होला त्यहाँको अब एडुसेकन सिस्टम अब हामीले आफै बुझ्नुसक्छौँ अन्त बिहारमा पनि अब राम्रो फेसिलिटीहरू हुनुपर्छ राम्रो फेसिलिटीहरू हुनुपर्छ अब अन्त मात्रै हाम्रो यो भारत देश अलिक विकास भएर विकसित भएर जान्छ होला अन्त त्यही चेतावनी चुनौतीहरू चाहिँ अब त्यही हो अब इक्वेल एडुकेसन सिस्टम छैन अब राज्यभरिमा